मेरो शुभनाम चाहिँ रचना रावत शङ्कर हो

मेरो खास घर गोर्खा बस्ती जिरो रङ्बुल

मेरो माइत चाहिँ उता तपाईँलाई थाहा होला खरसाङ साइड टुङ भन्छ त्यहाँदेखि चाहिँ तपाईँको पन्ध्र मिनट ओह्रालो हिँडेर जानुपर्छ र त्यहाँ एउटा गाउँ आउँछ महारानी भन्ने त्यहाँ पऱ्यो मेरो माइत चाहिँ

सुरुमा त एउटा मेरो भागै रित्तो भएको जस्तो मलाई अनुभव भयो तर जब म बिहा गरेर आएँ माइतलाई छोडेर आएँ यहाँ पनि एउटा आफ्नो एउटा घर बनियो र सबै कुरा भयो नान नानीहरू भयो छोराछोरीहरू भयो छरछिमेकीलाई चिन्ने मौका पाएँ सबै के कुरा हुँदाखेरि चाहिँ अहिले म धेरै नै खुसी छु

हेर्नोस् दुइटै कुरा अलग अलग कुरा हो बिहा हुनुभन्दा अगाडिको एक्लो जीवन र अहिलेको वैवाहिक जीवनमा हामी तुलना गर्नु सक्दैनौँ सब दुइटाकै आफ्नो आफ्नै खासियत छ बिहा गर्नुभन्दा अगाडि म यति इन्डिपेन्डेन्ट हरेक कुरा सेल्फ डिसिसन मेकिङ हरेक कुरा मैले आफ्नो डिसिसन गर्थेँ हरेक कुरामा म अगाडि बढ्थेँ या फुत्तै निस्केर हिँड्नु सक्थेँ केही कुरामा म बाधिन्थिनँ तर अब बिहा गरिसकेपछि नानीहरू भइसकेपछि हामी एउटा साँच्चै नै बाँधिदो रहेछौँ थुप्रै कुराहरूमा जस्तै अब भन्नुपर्दाखेरि बुढाको डिसिसन पर्खिनुपर्ने हरेक कुरामा बुढालाई सोध्नुपर्ने बुढाकै आदेशमा हिँड्नु पर्ने आफूले डिसिसन गर्नु नपाउने झट्टै आफूले आफ्नो लाइफको बारेमा केही केही कुरा गर्नु नसक्ने त्योहरू चाहिँ हुँदो रहेछ अलिकति

हामी तिनजना दिदी बहिनीहरू छौँ

धेरै नै धेरै नै प्रेम छ हामी तिनजना दिदी बहिनीको बिचमा मेरो ठुलो दिदी मभन्दा सात साल ठुलो हुनुहुन्छ उहाँ मेरो आमाको बराबर नै हुनुहुन्छ उहाँसँग चाहिँ मलाई डर लाग्छ र मेरो माइली दिदी र म चाहिँ एकदमै हामी फ्रेन्डहरू जस्ता छौँ हामी एकाअर्काको कुराहरू सेयर गर्छौँ एकअर्कासँग एकदमै इमोसनल कुराहरू सब फाइनन्सियल कुरादेखि लिएर लगायत सबै कुरा हामी सेयरिङ हुन्छ तर ठुलो दिदी चाहिँ अलिक रिजर्भ हुनुभएको कारणले गर्दा उहाँसँग चाहिँ यस्तो कुराहरू हामी हुँदैन

हजुर मेरो दाजुभाइ छैन तर मेरो मामाको दुई छोराहरू छन्

कति समयमा हुँदैन तर कतिपय समयमा जस्तै विगत सालमा मेरो बाबा बिमार हुनुभयो है त्यो समयमा चाहिँ मैले यदि मेरो दाजुभाइ भए त भन्ने चाहिँ त्यतिबेला मैले अनुभव गरेँ हामी सबै कुरामा छोरीहरू लायकको हुँदाहुँदा नै प पनि तर कतिपय स्थितिमा आफ्नो बाउलाई हेल्प गर्न सक्दैन रहेछौँ त्यो समय चाहिँ एउटा केटा एउटा छोरा मान्छेले नै हेल्प गर्नु सक्दो रहेछ र त्यो समयमा चाहिँ मलाई एकदमै मेरो दाजुभाइ भए त मलाई यो समस्या हामीलाई पर्ने थिएन भन्ने कुरा चाहिँ मलाई त्यो अनुभव भयो त्यो समयमा

हुन्छ धन्यवाद तपाईँलाई